हजुर हजुर हो त हजुर ए ते त्यस्तो पो भएछ ए अहिले त म अलिक बिजी छु अलिक टाडै आएको छु म त भ्याउदिनँ त कि म अरू मान्छेलाई मेरो साटोमा पठाइदिँदा हुन्छ फिट गर्नुको लागि म भोलि मात्रै भ्याउँछु त तपाईँलाई अब आजै चाहिएको छ भने चाहिँ म आउनु सक्दिनँ म मान्छे पठाइदिनु सक्छु अब अब मै चाहिन्छ मैले बनाउनुपर्छ भने चाहिँ म भोलि मात्रै भ्याउँछु के गर्नुहुन्छ तपाईँले तपाईँले बोलेको सुन्नुहुँदैछ म बोलेको ए तपईँको कहिलेदेखि बिग्रेको ट्याब चाहिँ बाथरुमको कि किचनको मै आउनुपर्ने हो कि अरूलाई पठाइदिँदा हुन्छ ए तर म त अब भ्याउँदिनँ म त अलिक बिजी भएँ नि त म यता सालुगढा आएको छु हो अन्त आज म नभ्याउने परेँ अरूकै ठाउँमा मलाई यसरी बोलाको छ नि त बनाउनुको लागि अब तपाईँ आज चाहिँ म भ्याँउदिनँ अब भोलि चाहिँ म सक्छु मै आउनु भने चाहिँ म भोलि आइदिनुसक्छु अब तपाईँलाई आजै चाहिएको छ खाँचो छ भने चाहिँ म मेरो साथीलाई भनेर पनि पठाइदिनु सक्छु नि हजुर म त यहाँ छुइनँ नि म त सालुगढा गएको छु हजुर म भोलि यस्तै दस एघार बजीतिर फर्किन्छु ए होइन हुनु त हुन्छ नि अब तपाईँले चाहनुभयो भने म चाहिँ अब आज चाहिँ आउँदिनँ भनेको नि अब आज म भ्याउँदिनँ म त सालुगढा आएको मेरो केही कामले गर्दा अब भोलि मात्रै भ्याउँछु तपाईँलाई अब मबाट बनाउनु छ भने चाहिँ म भोलि आइदिनुसक्छु अब अरूबाट बनाउनु हुन्छ तपाईँले अरूलाई कन्ट्याक्ट गर्नुहोस् मेरोमा धेरै साथीहरूको नम्बर छ म तपाईँलाई फोन गरेर भन्छु नि पठाइदिन्छु नि यति बजीतिर आउँछ हजुर ए हुन्छ राख्छु नि त ल